विशेष हाम्रो क्षेत्रमा चाहिँ अब अहिले खेती किसान गर्नुको लागि मतलब विशेष अब हामीलाई धेरै जलवायु जस्तो कि अब जस्तो बाढी खडेरी यस्तो कुराहरले हामीलाई असर पारिरहेको छ जहाँ कि हामी अब बर्खामा धान रोप्छौँ धानको खेती गर्छौँ धान रोप्ने समयमा हामीलाई पानी प्रचुर मात्रामा हुनुपर्ने तर पानी एकदमै त्यतिबेला चाहिँ खडेरी लागिरहेको हुन्छ खडेरी लागिरहेको कारण मतलब हामीले धानहरू बराबर हामीले धानको खेतीहरू गर्न सक्दैनौँ र अर्को कुरा के छ भने हिउँदो महिनामा फेरि चाहिँ पुरा पानी बर्षात बेसी त्यस्तो खालको मतलब ठिक उल्टा खालको एउटा समय भइरहेको छ अनि आएर हिउँदो महिनामा चाहिँ अब जति बेला अब खेती मतलब पाकेको फसलहरू उठाउने टाइममा चाहिँ अब धेरै पानी कि त खडेरी लागेर हाम्रो मतलब अब खेतीलाई प्रभाव पार्ने गर्छ र विशेष हामीलाई असर परेको कुरा चाहिँ के हो भने अब खेतीलाई चाहिँ हामीले अलिकति मतलब एकदम म्याच्युर्ड नभइकन पुरापुरी मतलब खेती निकाल्ने समय नभइकन हामीले निकाल्छौँ किनभने हामीलाई हिउँदो महिनामा जस्तो जस्तो अब कुचोको विशेष हाम्रो खेतीलाई के गर्छ मतलब हामी जति बेला टिपेर त्यसलाई सुक्खा पार्ने मतलब सुक्खा पार्नुको लागि हामीले सुकाएको हुन्छौँ त्यतिबेला चाहिँ एकदम बेसी मात्रा पानी परेर त्यो भिजाइदिन्छ र त्यसले गर्दा हामी त्यो जस्तो अब समय राम्रो भयो भने चाहिँ त्यसलाई समय लाएर समयमा टिप्नु पर्ने तर पानी बेसी पर्नाको कारणले गर्दाखेरि हामी त्यसलाई अलिकति अग्वाई नै त्यो खेतीलाई उठाउने गर्छौँ त्यस्तो प्रकारको समस्याहरूको चाहिँ हामी अब खेतीमा अलिकति समय अगाडि नै उठाएर चाहिँ त्यस्को सामनाहरू गर्छौँ किनकि त्यतिबेला धेरै खडेरी पर्ने हुन् जान्छ कि त पानी बर्षात बेसी भइदिने गर्छ त्यस्तो खालको छ र त्यसले गर्दा हामी एडभान्सै अलिकति अगाडि नै हामी त्यो खेतीहरूलाई चाहिँ बाडी तुफान आउनुभन्दा खडेरी लाग्नुभन्दा अगाडि नै हामी त्यो चिजहरूलाई चाहिँ अब उठाएर हामी बिक्री गर्छौँ